तपाईँ महावीर स्टोर क्लोथ्स स्टोर कालिम्पोङ हो

मलाई तपाईँको दोकानबाट नानीको लागि लागि लुगा लिनु थियो कि हजुर छोरीको छोरीको लागि हजुर हजुर दस एघार दस एघार वर्षको अहिले अहिले मार्केटमा कुन चाहिँ छ टप राम्रो

हुन्छ हुन्छ मलाई तपाईँले स्कर्ट प्यान्ट भन्नुभयो टिसर्ट भन्नुभयो जामाहरू है जामा त्यो थ्री ड्रेस टाइपको जामाहरू चाहिँ कत कति छ दाम कति जस्तो छ तपाईँको मतलब म्याक्सिमम् मिनिमम् प्राइस आम्मामामामा एकदमै एक्सपेन्सिभ भएन अन्त एकदमै महँगो भयो किन त्यस्तो के अब तेह्र पनि अब अलिकति चाहिँ अब महँगै हो कि भनेर नि अब तपाईँले तेह्र सौहरू भन्नुहुँदैछ होइन अब मलाई त अब के अरे तेह्र सौ त अब अति नै भयो नि त होइन अति नै महँगो भयो जस्तो लाग्यो नि त अब त मलाई त अब तपाईँले मलाई लाग्छ अब तपाईँले जुन प्रकारको लुगा भन्नुहुँदैछ मलाई यहाँ म इमेजिन गर्दैछु तपाईँले नौ सौ आठ नौ सौको लुगाहरू पनि तपाईँले तेह्र सौ तेह्र सौहरू भन्नुहुँदैछ अनि त्यो त महँगो नै भयो होला नि त होइन

होइन होइन मसँग अब अरू अरूहरू दोकानहरूको पनि छ नम्बर त्यही र पनि म अब मैले चाहिँ तपाईँकोबाटै गरिरहेको किनिरहेको भनेर चाहिँ अब मैले चिप एन्ड बेस्टै पाउँछु होला भनी सोचेर चाहिँ तपाईँकोमा कल गरेको थिए नि त होइन अब ठिकै छ अब हेरौँ कस्तो कस्तो छ मलाई सबै अब जामाहरू त्यही प्यान्टहरू पठाइदिनु होस् कि म एकपल्ट हेर्छु हो

हजुर हजुर दाम मिलेर अब मनपर्यो भने त ठिकै छ होइन

हुनु त हुन्छ हुन्छ हुन्छ अब हवस् ओके